हेलो मिरा दी म चाहिँ नि कालिम्पोङ घुम्न आउँ भनेको थिएँ कि अन्त त्यहाँ गाडी भाडा चाहिँ कति जस्तो लाग्छ होला है त्यहाँबाट म छाङ्गु लेक पनि घुम्न जाउँ भनेको थिएँ कि गाडीले चाहिँ कति भन्दैछ दस हजार आम्बो दस हजार त अलिकति बेसी नै भयो नि हौ दी अलिकति पाँच हजारसम्म चाहिँ मिलाई दिनुभएको भए हुन्थ्यो नि है त्यही त त्यहाँबाट छाङ्गु लेकबाट अरू जग्गा पनि जाउँ भनेको थिएँ नि त हो तर खै अब दी भाडा नै त अलिकति मिलेन है दस हजार त साह्रो बेसी भन्यो नि हौ दी तपाईँले भन्नु न हौ अलिकति आफ्नो बैनी भनेर अलिकति मिलाइदिनु होस् न त्यति गरिदिनु होस् न हौ दिदी मेरो आफ्नै बैनी अलिकति भनेर तपाईँले मिलाइदिन सक्नुहुन्न दी दस हजार त साह्रो बेसी भयो नि अन्त त्यही त म मिलेको भए चाहिँ छाङ्गु लेकदेखि पनि अर्को जग्गा पनि अलिक जाउँ भनेर सोचेको थिएँ कि दी त्यही त तपाईँले भनेर चाहिँ मलाई कल गरेर कन्फर्म गरिदिनु होस् न नभए चाहिँ मिल्यो भने चाहिँ म छिट्टै गरेर घुम्नु आउँ भनेर सोचेको थिएँ दी हुन्छ हुन्छ दिदीले तपाईँले एकताल मलाई कन्फर्म भएपछि भन्नुहोस् न ल दी हुन्छ म तपाईँको फोनको यसो इन्तजार गरिराख्छु नि ल